मेरो जीवनमा सामना गर्नु परेको सबभन्दा ठुलो चुनौ चुनौतीहरू को विषयमा भन्नु पर्दा चाहिँ मैले मेरो नानीलाई सानो छँदा उसको प्राथमिक शिक्षादेखि नै उसलाई राम्रो शिक्षा आर्जन गर्नुको लागि घरदेखि टाढो बस्नु परेको थियो नयाँ ठाउँ नयाँ मानिसहरूको बिचमा बसेर उसको हरेक कुरो मैले ध्यान राख्नु परेको थियो त्यस समय भनेको जस्तो सेलेरीहरू पनि थिएन त्यसले गर्दाखेरि मलाई त्यसको चाहिँ ठुलो चुनौती झेल्नु परेको थियो थुप्रै समस्याहरू समाधान गर्नु परेको थियो मेरो जिन्दागीमा सबभन्दा ठुलो चुनौती भनेको नै त्यही थियो यस्तै चुनौतीहरू झेल्दै यस्तै समस्याहरू समाधान गर्दै गर्दै आज मेरो नानीलाई मैले एउटा सक्सेसफुल वुमन बनाउनुमा सक्सेसफुल वुमन बनाउ बनाउन सकिरहेको छु त्यसलाई नै म एकदम गौरवान्वित छु